हाम्रो संस्कृतिमा महिलाहरूको मासिक धर्म हुँदा धेरै कुराहरूको पालन गर्नुपर्छ पहिलो भन्दाखेरि चाहिँ जब पहिलो पहिलोपल्ट यो मासिक धर्म हुन्छ तब हामीले अरूको घरमा गएर बस्नुपर्छ कसै दाजुभाइहरूलाई छुनुहुँदैन र बाइस दिनसम्म अरूकै घरमा बस्नुपर्छ होइन पर्थ्यो त्यतिखेर अन्त अब आफ्नो बाबुको दाजुको भाइको अनुहार पनि हेर्नुहुँदैन थियो भने र थालबटुका पनि अलग गरिन्थ्यो त्यतिखेर होइन मासिक धर्म हुँदाखेरि जब अहिले अहिले पनि धेरै यता चुलो चु अहिले पनि धेरैहरूले यस्तो मासिक धर्महरूको लागि यस्तो गर्नुहुन्छ होइन घरमा पनि यस्तो हुँदाखेरि जस्तो चुलामा छुनु दिनुहुँदैन पानी छुनु दिनुहुँदैन उहाँको थालबटुका नै अलग हुन्छ होइन टाढो गरिन्छ यस्तो मासिक धर्म हुँदाखेरि र यस्तो मासिक धर्म हुँदाखेरि सफाइको एकदमै आवश्यकता छ हाइजेनिक रहनुपर्छ ए यदि हामीले प्याडहरू फेरेनौँ भनेखेरि हामी बिमार हुन्छौँ र छ छ घन्टामा हामीले आफ्नो प्याडहरू फेर्नुपर्नेछ अनि मात्रै हामी स्वस्थ रहन्छौँ